हाम्रो कालिम्पोङ जिल्लाका कला हस्तशिल्पहरू विशेष रूपले डोको बुन्ने अनि हाम्रो हलो बनाउने अनि यस्तै विभिन्न किसिमको बेतको चोयाहरू बुन्ने अनि जराबाट रूखको जराबाट बाँसको जराबाट विभिन्न किसिमका सजावट कुराहरू बनाउने शिल्पहरू हाम्रो गाउँ बस्तीमा छँदै छ जस्तो प्रकारले हामीले नरिवलको पत्ताबाट झाडु बनाउने जङ्गलमा पाइने खरेटो भन्छौँ हामी होइन त्योबाट झाडुहरू बनाएर बजारमा बिक्री गर्ने अनि गुवाको पत्ताबाट टपराहरू निर्माण गर्ने सालको पत्ताबाट हाम्रो पुजा आजा व्रत बिहेमा चलाउने त्यो पुरानो प्रथाहरू जस्तै टपरा दुना टपरा बनाउने प्रथाहरू अझैसम्म हाम्रो गाउँ बस्तीमा यथावत रहेको छ र कला र संस्कृतिको कुरा गर्नु पर्दा हाम्रो गाउँमा

हाम्रो मादलहरू मुर्चुङ्गा बिनायोहरू यस्ता किसिमका सारङ्गीहरू जस्ता कुराहरू हाम्रो यो कालिम्पोङ भेकभित्र को विभिन्न दुर्गम क्षेत्र गाउँ बस्तीहरूमा अहिले पनि पाइन्छ र यसलाई हामीले संरक्षण र सुरक्षा दिन र आउने पिँढीहरूलाई हामीले हस्तान्तरण गर्नको निम्ति विभिन्न किसिमको हामीले बागवानी मेला भयो जस्तै हामीले त्यसमा विभिन्न किसिमको एवरनेस कार्यक्रमहरू विभिन्न किसिमको कला संस्कृति कार्यक्रमहरू राख्न हामीले यो आउने पिँढीहरूलाई हस्तान्तरण गर्ने अथवा हाम्रो जातिको एउटा चिह्नारी स्वरूप हाम्रो जातिको एउटा हस्तकला हाम्रो जातिको हस्तकला भयो हाम्रो विभिन्न किसिमको कलाकृतिहरू आधारित चीजहरू हामी आउने पिँढीहरूलाई पनि यो गरिसकेको छौँ जस्तो किसिमले हाम्रो हेर्नु हो भन्देखिलाई ढिकी जाँतो हाम्रो यथावत् छ जहाँ हामीले जाँतो जाँतोले हामीले मकै पिसेर कोदो पिसेर खान्छौँ त्यो चिजहरू हाम्रोमा अझै यथावत् रहेको छ ढिकीमा हामीले धान कुटेर खान्छौँ भने त्यो ढिकी पनि हाम्रो गाउँ बस्तीमा अझै पनि यथावत् रहेको छ र त्यसरी नै हाम्रो ओखली मुसलीहरू यथावतै रहेको छ त्यसमा पनि हामी धानहरू कोदोहरू कुटेर हाम्रो एउटा गाउँले जीवनमा यो एउटा व्यवहारमा उतारिरहेको छ र यस्तो किसिमको विभिन्न किसिमको हाम्रो नेपाली संस्कार र संस्कृतिभित्र धेरै कुराहरू हस्तकलाहरू कलाशिल्पहरू रहेकोले गर्दा गान भजनदेखि लिएर हाम्रो विभिन्न किसिमको वेशभूषाहरूदेखि लिएर यो चिजहरू हाम्रो आउने पिँढीहरूलाई हाम्रो कालेबुङ जिल्लाको अथवा गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन प्रशासनको माध्यमबाट त्यो चिजहरूलाई पनि हामीले संस्कृति विभागको मार्फत हाम्रो आउने पिँढीहरूलाई हाम्रो अहिलेको वर्तमानको छोराछोरी भनौँ गाउँका हाम्रा आउने जो वर्तमानमा रहेको छ शिक्षित जमातहरूलाई त्यो हस्तान्तरण गर्ने कार्य गर्नको निम्ति कालेबुङ जिल्ला मार्फत कालेबुङ विभिन्न जिल्लाको दुर्गम गाउँहरू होस् गाउँ बस्तीहरूमा यो चिजहरू यथावत रहेको छ र हामीले यो कुरालाई आफ्नो जुन वर्तमानदेखि चलिरहेको र हाम्रो पहिलादेखि चलेको रीतिरिवाज संस्कार संस्कृतिहरू कला शिल्प हस्तकलाहरूलाई यसरी नै हामीले अहिलेको वर्तमानको जुन नयाँ पिँढीहरूलाई सिकाउने र हस्तान्तरण गर्ने कार्यक्रमहरू हामीले गरिरहेको छौँ